हेलो ए डक्टर बोल्नुभएको ए होइन अस्ति मैले तपाईँलाई देखाउँदै थिएँ नि त अस्ति म रिभ्यूमा आउनु पनि सकिनँ अन्तखेरि अहिले मेरो नि पुरा यस्तो भमिटिङ आउँला जस्तो रिङ्गटा लाग्ला जस्तो हो त्यस्तोहरू हुँदैछ फेरि हात खुट्टाहरू पनि पुरा दुख्दैछ घुँडाहरू चाहिँ एकदमै बेसी दुख्दैछ के गर्नुपर्छ हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर

ए हजुर अँ हजुर हजुर ए अब तपाईँलाई भोलि भेट्नसक्छु म पर्सि पर्सि ए हवस् ए हजुर हजुर हजुर ए हजुर हजुर हुन्छ उयो बिहान मर्निङदेखि नै हुनुहुन्छ होला नि बिहानको टाइममा नै भेट्नसक्छु नि ए हवस् हवस्

ए हजुर हजुर हजुर हजुर ए ए हजुर हजुर ए हजुर हजुर ए हजुर ए हवस् हुन्छ हुन्छ हुन्छ कि अन्त म अब पर्सि च हजुर पर्सि चाहिँ को दिन मैले नाम लेखाइ राख्नुपऱ्यो पहिला नि नाम लेखाउनुपऱ्यो ए ए हवस् ए हजुर हजुर ए हवस् हवस् ए हवस् हवस् हवस् हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर

ए हवस् हुन्छ हुन्छ हुन्छ था हुन्छ हवस् ह त थ्याङ्क्यु डक्टर बाबु थ्याङ्क्यु